तपाईँले मैले तिनवटा ल्याइदिनु भयो यहाँसम्म ल्याइदिनु भयो तपाईँकोमा क्यास पैसा मेरोमा क्यास पैसा छैन तपाईँकोमा के गुगल पे चल्छ यदि गुगल पे चल्छ भने म तपाईँलाई म गुगल पे गर्नसक्छु मेरोमा खुजुरा पैसा छैन तपाईँलाई म गुगल पे गरिदिन्छु यदि तपाईँकोमा छ भने